म अब सिजन फुलहरू रोप्छु सिजन फुलहरू रोप्दाखेरि चाहिँ अब पहिला चाहिँ गाईको मल त्यसलाई मज्जाले छानेर मिन पारेर अन्त यो के अरे माटोहरू मज्जाले मिहिन पारेर कुटेर अब कडा कडा छ भने डल्लो डल्लो छ भने कुटेर मज्जाले चालेर मिहिन पारेर चाहिँ अब हल्का बनाएर चाहिँ त्यसलाई पटमा पनि खाँदी खाँदी होइन हल्का पाराले चाहिँ अब त्यसलाई हालेर चाहिँ त्यहाँदेखि त्यहाँ माथि चाहिँ अब अलिअलि पानीले भिजाएर त्यहाँदेखि चाहिँ त्यहाँ माथि चाहिँ हामी बिरुवाहरू छरेर उमार्छौँ त्यो बिरुवालाई पनि फेरि बेसी पानीहरू दिनुहुँदैन हेरिरहनुपर्छ तर कति बेला चाहिँ ठिक्कै पानी दिनुपर्छ त्यही बेलामा चाहिँ त्यसलाई अलिअलि छम्किदिनुपर्छ त्यहाँदेखि त्यो बिरुवाहरूको बोट त्यसरी बढ्दै बढ्दै जान्छ त्यहाँदेखि चाहिँ हामी फेरि अर्को पटमा ट्रान्सफर गर्छौँ त्यसरी नै गर्नुपर्छ अब त्यसलाई अब त्यो त्यसको लागि पनि लिफमलहरू अलिअलि मिसाउनुपर्छ माटो गाईको मल मिसाएर पट पटहरूमा अर्कोमा त्यहाँदेखि त्यो सानो सानै बिरुवालाई लगाएर चाहिँ हामीले उयो गर्नुपर्छ के भन्छ त्यो अर्को पटमा सार्नुपर्छ भने त्यो साना सानो त्यो मतलब सिड राखेको बाट चाहिँ अब थुप्रो हुन्छ त्यो सिड राखेकोमा एक एकवटा उखालेर चाहिँ त्यो अर्को पटमा त्यसरी हामी सार्नुपर्छ बिरुवाहरूलाई हो त्यहाँदेखि अन्त अब अर्को लहरा जानेहरू चाहिँ अब यो ब्रोकन हार्टहरू भयो एडेरा भयो यो मोन्स्टेरियाहरू भयो यस्तै कत्ति नै छ कति छ अरू पनि अब उयो लहराहरू जाने यसलाई चाहिँ अब अलिक बढ्दै गए पछि त्यसलाई स्टिक लगाउनुपर्छ अलिअलि अब बान त्यो स्टिक लगाए पछि त्यो स्टिकमा अब त्यसलाई चढाउनुपर्छ त्यसरी नै अब उ गरेर चाहिँ तिनीहरूलाई अब हुर्काउनुपर्छ अब स्या हेरिरहनुपर्छ किराहरू लाग्छ हेरिरहनुपर्छ त्यसलाई अब फेरि अब कटिङ् कुन बेलामा उयो गर्नुपर्ने हो त्यसलाई अब ठिकै त्यही बेलामा यसो अलिअलि काटेर त्यसको कटिङ् पनि लगाउनुपर्छ त्यही हो अब त्यसरी नै गर्नुपर्छ